खनिज पदार्थ तेल र पानी जस्तो प्राकृतिक स्रोतहरूको निरन्तन प्रयोग भइरहेको छ

ग्यासको निरन्तन प्रयोगले गर्दाखेरि जस्तै हामीले प्राकृतिक ग्यास अथवा तेल लियो भने यो के हो भन्दाखेरि त्यही छिट्टै मात्रामा तुरिजाने खालके रिसोर्स हो किन भन्दाखेरि यो पहिल्यै जब अर्थ फर्म भएको थियो तब यो बनिएको थियो तर अहिले यसको हामीले ज्यादा मात्रामा इस्तमाल गर्दछौँ प्रयोग गर्दछौँ अनि यसको कारणले के हुँदछ भन्दाखेरि त्यही जुन हाम्रो जुन हाम्रो पृथ्वीमा यसको बस्ने जुन सङ्ख्या हो एस्टिमेट गरेको थियो त्यो केवल अब यस्तै मानिलेउ दुई हजार तिसहरूसम्म या दुई हजार पचासहरूसम्म त्यही हुनसक्दछ किनकि यसको इफ यो निरन्तन प्रयोग हामीले यसलाई बन्द गरेनौँ अनि यसलाई अरू जुन हाम्रो इनर्जी दिने जस्तै कि घामको द्वारा सोलर इनर्जी या पानीहरूको द्वारा पानीको इलेक्ट्रिसिटी हामीले यो हामी नेचरल जुन इनर्जीको स्रोतहरू छ यसलाई हामी चलाएनौँ भने यदि तेलहरूलाई धेरै मात्रामा चलायौँ भने यो कुनै दिन गएर विलुप्त हुन पनि सक्दछ अनि पानी भन्दाखेरि कस्तो हुन्छ भन्दाखेरि यो पानी फेरि आइबस्ने खालके हो तर अहिले मान्छेहरूले यसलाई यसलाई धेरै प्रदूषण दिँदैछ मतलब पानीले धेरै प्रदूषित पार्दैछ मान्छेले यो जब पानी आउँदछ तब त्यसको तब त्यो त एकदम सफासुग्घर हुँदछ खानेलायक हुँदछ तर जब यो जब यो हिमालबाट तल झर्छ तब के हुन्छ भन्दाखेरि त्यही यो पानीलाई मैला गर्दछ मान्छेहरूले नै यसलाई मैला गर्दछ अनि मेरो त्यही के धारणा छ भन्दाखेरि त्यही जस्तै कि यो प्राकृतिक ग्यास तेल इत्यादि कुरोहरू जतिसक्दो त्यही मान्छेहरूले अलिकति कम अलिक कम मात्रामा प्रयोग गरिदियो यी सबै हाम्रो जुन आउने पुस्ताहरू छ उनीहरूले पनि यसलाई देख्नसक्छ अनि पानीहरू पनि अलिक हामीले कम मात्रामा युज गर्नु मतलब चलाउनुपर्छ किनभने पानीहरू पनि दिन दिनै सुक्दै आएको हामीले खबरहरू पनि सुनिरहेका छौँ